मैले त्यस्तो चित्रकलाहरूमा चाहिँ त्यस्तोमा केहीमा पनि भाग चाहिँ लिएको छुइनँ होइन मैले सानैदेखि ड्रइङ चाहिँ बनाउँदै आएको हो र अहिले पनि बनाउँदैछु अब पहिल्यैदेखि म कार्टुनहरू पुरा हेर्थे र त्यहीँबाट म ड्रइङहरू बनाउनु थालेको क्लास थ्रीदेखि मैले ड्रइङहरू बनाउनु थालेको हो र मलाई राम्रो लाग्थ्यो ड्रइङहरू बनाउँदाखेरि अह मेरो हल्का स्ट्रेसहरू अब स्ट्रेसआउट हुन्थ्यो शान्ति हुन्थ्यो मनलाई त्यसैकारण म ड्रइङहरू बनाइरहन्थेँ के केको अब जेको अब अब लाइक बेसमा केही नक्साहरू देखे त्यही पनि बनाइहाल्थेँ बुकतिर केही देख्यो भने त्यो पनि बनाइहाल्थेँ अब त्यस्तो बनाउँदा बनाउँदा अब अलिक राम्रो हुँदै गयो त्यहाँदेखिको अब त्यसमै म अघि बढ्छु भन्दै अलिक बनाउँदै बनाउँदै बनाउँदै अब यतिको चाहिँ यहाँसम्म चाहिँ हल्का अलिक राम्रै बनाउने भएको छु अहिले चाहिँ हो ड्रइङहरू बनाउनु राम्रो पनि लाग्छ र राम्रो पनि हो जतिसक्दो अब मलाई लाग्दा चाहिँ किनकि अब स्टुडेन्ट लाइफमा पढाइले खालि टाउको दुख्छ बेसी पढ्यो भने पनि ड्रइङले चाहिँ कहीँ न कहीँ चाहिँ ड्रइङले चाहिँ मलाई अलिकति अब त्यो टेन्सनहरूबाट फ्री गराउँथ्यो उ त्यो पढ्दाखेरि त्यो पढाइको अब त्यो थकानले चाहिँ ड्रइङले चाहिँ मटाउँथ्यो त्यो थकानलाई